मलाई चाहिँ सानैदेखि नर्स हुने चाहिँ अब ठुलो इच्छा थियो मैले अब दिदीहरूलाई मेरो ठुलो कसै अबहरूलाई नर्सहरूको यस्तो पोस्टमा देख्दाखेरि मलाई पनि धेरै इच्छा लाग्थ्यो अब म सानैदेखि भन्थेँ कि म चाहिँ अब क्लास टु टुवेल्भ सकिएर चाहिँ म अब नर्सिङ गर्छु भन्थेँ तर अब मलाई याद थिएन कि नर्सिङको लागि पनि इग्जामहरू हुँदो रहेछ अब जेइन पास भन्ने हुँदो रहेछ वेस्ट बेङ्गालभरिको निट पनि हुँदो रहेछ मैले चाहिँ उयसको लागि अब नर्सिङको लागि चाहिँ जेएन पासको इग्जामको फर्म भरेको थिएँ जस्तो मैले मेरो एचएसको रिजल्ट आइसकेर अन्त फर्म भर्दाखेरि चाहिँ मेरो डेट चाहिँ थियो ट्वेन्टी थर्ड मार्च त्यतिबेला चाहिँ म यता दार्जिलिङमा रुममा बसेर चाहिँ कम्प्युटर क्लास गर्दै थिएँ र साइड बाइ साइड यता जेएनपासको लागि पनि प्रिपेयर गर्दै थिएँ प्रिपरेसन गर्दै थिएँ मैले अब उयो बुक्सहरू त किनेको त थिइनँ र पनि मैले यसरी अनलाइनहरूबाट प्लस टुको बुक्सहरूबाटै पढ्थेँ र यो प्रिपरेसन राम्रै जाँदैथ्यो अन्त अचानक अब मेरो बहिनी चाहिँ बिमार भएछ र एड्मिट भएछ हस्पिटलमा बेलुका बाह्र बजी नै उसलाई चाहिँ हस्पिटल लिएर आउनुभएछ घरबट मेरो आफ्नै बहिनी र अब मेरो आमाहरूले मलाई अब अत्तालिँदै बेलुका फोन गर्नुभयो त्यतिबेला म सुतिसकेको थिएँ र पनि मैले उठाएँ र भन्नुभयो एड्मिट गरेको छ यस्तो यस्तो भएर भन्नुभयो अन्त म अब बिहानै उठेर छिटो छिटै अब गएँ र बहिनीको अलिकति सिचुएसन उयै थिएछ अलिकति अब नाजुकै थिएछ र अब आमा पनि घर त अब जानै पर्थ्यो पापा त अब हस्पिटलमा बस्नु सक्नु हुन्थेन र मै नै बस्नु पऱ्यो लास्टमा चाहिँ हस्पिटल अन्त अब उसलाई हस्पिटल पनि अब लामो राख्यो कति अब त्यस्तै बिस दिनहरू एड्मिट भयो हस्पिटलमै र मैले मेरो एक्जाम पनि आउनु आँटेको थियो र मैले प्रिपेर गर्नु केही पाएको थिइनँ किनभने हस्पिटलमा रेगुलर मै बस्नु पर्थ्यो अब यता कुद्नु पनि यता कुद्नु उता गर्नु खानाहरू ल्याउनु मै जानु पर्थ्यो अब आमाहरू अब कमाउनु पऱ्यो बि कमाउनु पऱ्यो त्यस्तो अब भ्याउनु हुन्थेन पापाले पनि भ्याउनु हुन्थेन र अब हाम्रो अरू त कोही थिएन उता टाढो टाढो बस्नु हुन्थ्यो र अब हामी चारजानै थियौँ फेमिलीमा र कोही हुनु हुन्थेन र मै बस्नु पर्थ्यो अन्त त्यही कारणले चाहिँ मैले अब जेएन पासको एक्जाम मैले क्लियर गर्नै अब सक्दिनँ भन्ने अब मनमा भइसकेको थियो प्रिपरेसन पनि थिएन र अब बहिनी चाहिँ डिस्चार्ज भयो हस्पिटलबाट अलिकति ठिक भएर उसलाई घर लग्यो अन्त म रुममा आएर अब भोलिपल्ट एक्जाम थियो मैले जति मैले पढेको थिएँ मैले सबै रिभिजन गरेँ रिभाइज गरेँ रिभाइज गरेर भोलिपल्ट एक्जाम गर्नु जाँदा मलाई पुरा डर लागिरहेको थियो किनभने मैले अब बिस दिन जस्तो मैले हेरेकै थिइनँ किताबहरू के हो कसो हो पहिला पढेकै भरमा एक रिभाइज गरेको भरमा म गएँ र अब गएर एक्जाम लेख्दाखेरि अब यसो सोच्दा राम्रै भयो होला जस्तो लाग्यो एक्जाम गरेर निक्लिँदा अन्त अब त्यतिकै बित्यो कति दिन त्यहाँबाट रिजल्ट आउने बेला आयो मैले सोचिसकेको थिएँ अब मेरो नर्सिङमा हुँदैन मेरो नाम आउँदैन होला अब पाएँ भने पनि प्राइभेट पाउँछु होला प्राइभेट गर्न नर्सिङ गर्ने त अब खर्च धेरै लाग्छ अन्त प्राइभेट त मो गर्दिनँ भनेर म कलेजै पढ्छु भनेर सोचिसकेको थिएँ र कलेजको लागि पनि मैले फर्महरू सबै निकालिसकेको थिएँ अन्त मैले कलेज पनि जोइन गरेँ मैले जुलोजी लिएको थिएँ कलेजमा जोइन गरिसकेर मेरो कलेज पनि लाग्दै थियो र मलाई अचानक त्यो जेएन पासको रिजल्ट आएर मलाई कल आयो काउन्सिलिङ कल अन्त मलाई धेरै खुसी लाग्यो यता आसानसोलमा मैले गभर्मेन्ट इन्टिट्युटमा नै नर्सिङको उयो गर्नु पाएँ कोर्स गर्नु पाएँ म धेरै खुसी भए र मैले घरमा पनि भने अब मलाई त आशा थिएन कि म अब गर्नु सक्छु किनभने त्यति बेला मेरो त्यस्तो बहिनी एड्मिट भएर म बिस दिन हस्पिटल बस्नु परेको थियो र पनि मैले अब गर्नु सकेछु र अन्तिममा चाहिँ यही अब लाग्छ कि मलाई अब मनबाट चाहेको कुरा र हार्डवर्कले गरेको कुरा चाहिँ जहिले पनि सक्सेस हुन्छ अब जस्तो सिचुएसनमा जस्तो अब सिचुएसन आए पनि जस्तो परिस्थिति आए पनि अब रुक्नु चाहिँ भएन आफूले सोचेको छ भने ठान्यो भने हार्डवर्क गऱ्यो भने चाह्यो भने सबै कुरा हुन्छ मेरो चाहिँ अब त्यसरी पुरा भयो र मैले नर्सिङको त्यहाँ कोर्स गर्नु पाएँ र म धेरै खुसी भएँ